रितु म्याम बोल्नुभएको हो ए नमस्ते म ज्यास्मिन बोलेको कि मैले तपाईँलाई इमेल पठाएको थिएँ होला मेरो ड्रामाको लागि नयाँ ड्रामाको लागि ए हजुर ए हजुर म चाहिँ यो ड्रामा लेख्नु भनेको दार्जलिङमा चाहिँ है अब धेरैवटा चिया बगान छ चिया बगानमा चाहिँ अहिलेसम्मन् त हामी केटामान्छे एउटा म्यानेजर भएको मात्रै सुनेको छौँ तर अब मलाई एउटा केटीमान्छे चिया बगानको म्यानेजर भएर उसले कतिवटा चेन्जेस् हैन कतिवटा राम्रो काम गर्नु सक्छ त्यो देखाउनु मन छ र एउटा ड्रामा एउटा चलचित्रको लेख लेख्दैछु कथा त त्यसमा चाहिँ मलाई चाहिँ तपाईँ तपाईँ जस्तै है म्यानेजर चाहिएको छ तपाईँको जस्तै व्यवहार भएको बोलीवचन भएको म्यानेजर चाहिएकोले गर्दा चाहिँ तपाईँको स्टडी गर्नु लागि चाहिँ मैले फोन गरेको थिएँ है मलाई अलिकति तपाईँको सहायता चाहिएको थियो गर्नु सक्नुहुन्छ हजुर हजुर हजुर हामी भेटेको त त्यही टी एक्सपो हुँदा भेटेको थियौँ हौ हामी त्यही त्यतिबेला राजिव सरले चिनाउनु भएको थियो तपाईँ तपाईँलाई सायद त्यतिबेला नै कुरा गरेको थिएँ ए हजुर

हजुर हजुर त्यतिबेलै भेटेको ए मलाई तपाईँको चाहिँ डे टु डे अब दिनमा तपाईँ कति बजे उठ्नु हुन्छ के खानु मन पराउनु हुन्छ तपाईँको हबीहरू है तपाईँ कता कता जानु मन पराउनु हुन्छ वक जानुहुन्छ कि त्यस्तोहरू सबै डिटेल्समा चाहिएको छ कि तपाईँले भन्नु सक्नुभयो भने राम्रो हुन्छ हजुर हजुर हजुर

हजुर हजुर हजुर कस्तो खालको किताब चाहिँ मन पर्छ होला है तपाईँलाई कस्तो खालको किताब रिड गर्नुहुन्छ ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजु ए हजुर फेरि त्यो अर्को त्यो गर्नु गर्नुहुँदैछ हजुर हजुर हजुर हजुर हजुर ठिकै हो ए हजुर बेलुका चाहिँ लाइक तपाईँ फ्यामिली बसेर डिनर गर्नुहुन्छ कि हुन्छ